आफ्नो हामी म चाहिँ अब के भन्ने यस्तो क्षेत्रतिर चाहिँ साह्रो सलग् संलग्न छुइनँ अब क्या साह्रै चाहिँ अब के भन्छ म भाग लिएको छैन र पनि एक दुइवटा प्रोग्रामतिर चाहिँ अब कोही कोही बेला चाहिँ भाग लिने अब एउटा सहयोग गर्नु चाहिँ पुगेको हुन्छु र अब यस्तो कार्यक्रमहरूतिर भाग लिँदाखेरि चाहिँ के भने अब त्यहाँ अब राम्रो राम्रो मान्छेहरू राम्रो राम्रो अब ऊ योहरू डाक्टर भयो राम्रो राम्रो विशेषज्ञहरू आउनु भएको हुन्छ र उहाँबाट चाहिँ के उनीहरू अब कुन के अब के गर्दा राम्रो हुन्छ के गर्दा राम्रो हुँदैन त्यो सबै सोध्नु र सोधेर सिक्नु पाइन्छ हामीलाई अब उहाँहरूले त्यो त्यस्तोमा भाग लिँदाखेरि चाहिँ कतिवटा कुरोको ज्ञानहरू पाइन्छ किन अब हामीलाई त कति एउटै कुरोको अब हामी थाहा हुँदैन र यस्तो उहाँहरू बाहिरबाट आउनु भएर स्वास्थ्य विषय भयो फिट्नेस विषय भयो यिनीहरूमा चाहिँ अब हामीले चाहिँ अब कस्तो पाराले चाहिँ आफ्नो स्वास्थ्यलाई चाहिँ स्वास्थ्यलाई चाहिँ अब एकदम राम्रो राख्न सकिन्छ र अब आफ्नो शरीरलाई रोग मुक्त बनाउन सकिन्छ त्यो विषयहरूतिर जान्न सकिन्छ यस्तो ऊ योतिर प्रोग्राम कार्यक्रमहरूतिर भाग लिँदा चाहिँ अहिले त अब सबैलाई नै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ